मलाई चाहिँ खाना बनाउनु पुरा मनपर्छ मेरो हबी नै कुकिङ हो अन्त मलाई खाना बनाएर अरूलाई खिलाउनु पनि मनपर्छ अन्त एउटा अप्ठ्यारो रेसेपी भनौँ भने चाहिँ सुसी हो त्यो चाहिँ जापानिज फुड हो अन्त यहाँ त्यो रेसेपी चाहिँ मलाई बनाउनु ट्राई पनि गर्नु छ मैले खानु त खाएको डिफ्रेन्ट रेस्टुरेन्ट्सहरूमा तर मलाई आफै बनाएर ट्राई पनि गर्नु मन छ तर त्यो रेसेपी किन अप्ठ्यारो छ भन्दामा चाहिँ त्यसमा हाल्ने सस इन्ग्रिडियन्स अन्त त्यो फिसहरू चाहिँ यता अभाइलेबल हुँदैन रहेछ अन्त मैले कति त्यो इन्ग्रिडियन्सहरू अनलाइन पनि हेर्नु खोजेँ तर यो अलिक पाउनु साह्रो पर्दो रहेछ यता चाहिँ अन्त अब म फ्युचरमा चाहिँ त्यो रेसेपी ट्राई गरेर बनाउने प्रयास गर्छु